हजुर तपाईँ महेश ड्राइभर बोल्नुभएको हो म तपाईँलाई कलकत्ताबाट फोन गर्दैछु कि कालिम्पोङ घुम्नु आउने मेरो प्रोगाम छ यो हफ्ताभित्रमा अनि होटल पनि मैले बुक गरिसकेको छु कि तर मलाई त्यहाँको ठाउँहरू चाहिँ कताकता घुम्ने ठाउँहरू छ भनेर यसो भनिदिनु होस् न हजुर

हजुर हजुर हजुर डेलो डेलो चाहिँ तपाईँ कालिम्पोङ बजारदेखि चाहिँ कति पऱ्यो डिस्टेन्स तिस मिनेट भाडा चाहिँ कति लिनुहुन्छ तपाईँ जानु आउनु र वेटिङको आम्माम् आम्माम् पाँच हजार त साह्रै बेसी भएन मा मान्छे त अब हामी दुईजना मात्रै हो अनि अब त्यहाँ त्यत्रो पाँच हजार तिरेर गएर चाहिँ हेर्ने ठाउँ चाहिँ के छ होला त्यसमा हजुर हजुर मैले सुनेको थिएँ त्यहाँ प्याराग्लाइडिङ पनि हुन्छ भनेर हो कति लिनुहुन्छ तिन हजार तपाईँले तिस तिस मिनेटको बाटोमा तपाईँ तिन हजार लिनुहुन्छ त्यो त साह्रै भयो नि अन्त पाउँछ नि त्यस्तो त हुन्छ हुन्छ उसो भए म कालिम्पोङ आएपछि तपाईँलाई म यो नम्बरमा कन्ट्याक्ट गर्छु कन्फर्म हो भनेपछि ए हुन हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ